मैले लेक्मीको मेकअप मगाएको थिएँ दुई दिन भयो मगाएको एकदमै राम्रो स्किनलाई पनि स्किनमा पनि ग्लो गर्ने मेकअपले स्किन पनि राम्रो हुने सुट गर्यो स्किनमा पनि मलाई होइन मेरो फेसमा अनुहारमा पनि राम्रो देखियो मैले जति सोचेर मगाएको थिएँ जे सोचेर मगाएको थिएँ त्यो बजेट भन्दा पनि धेरै राम्रो धेरै अन्त त्यो अब राम्रो क्वालिटी पनि राम्रो बेस्ट मेकअप पनि अलिकति लगाउँदा लाग्ने राम्रो खाले राम्रो लाग्यो मलाई यो लेक्मीको ब्रान्ड राम्रो लाग्यो मेरो फेसमा पनि राम्रो ग्लो गर्दैछ मैले जे सोचेर जति मैले पैसा दिएर मगाएको थिएँ त्योभन्दा पनि राम्रो अति नै सुन्दर र राम्रो कम्पनी राम्रो ब्रान्डको मेकअप मैले पाएँ राम्रो मैले ग्लो पनि पाएँ त्यसमा मैले राम्रो क्वालिटी पाएँ धेरै अब धेरै राम्रो मैले सोचेकोभन्दा धेरै अब पैसा जत्ति दिएर मैले मगाएको त्योभन्दा धेरै राम्रो कम्पनी होइन त्यो भन्दा धेरै अति अझै माथिको आयो राम्रो आएको थियो राम्रो लाग्यो मलाई म चाहिँ यही सबैलाई यही भन्छु सबै राम्रो मगाओस् सबै मगाओस् राम्रो हुन्छ